मैले बजारमा ओदलाबारी बजारमा च्यादर मगाएको थिएँ मलाई मन परेन मेरो नातिनीहरूले मन पराएन त्यो फिर्ता गरे गरेको थिएँ तपाईँले किन मलाई फिर्ता हेरेँ फिर्ता गर्नु भएन